यहाँनिर चाहिँ हाम्रो दार्जिलिङ ड्रिस्टिकमा चाहिँ धेरै जग्गातिर डान्सहरू पनि सिकाउने गर्छ र त्यो हाम्रो यहाँ यहाँ ड्रिस्टिकको नानीहरू चाहिँ जुन चाहिँ शनिवार र आइतवार चाहिँ स्कुलहरू पनि छुट्टी हुने गर्छ र त्यतिबेला चाहिँ डान्स सिक्नको निम्ति तिनीहरू जान्छ र धेरै किसिमको डान्सहरू डान्स फर्महरू यहाँ सिकाउने गर्छ जस्तै लोकनृत्यहरू कन्टेम्पोरेरी डान्सहरू हिप्पोप डान्सहरू धेरै किसिमका डान्सहरू पनि तिनीहरूले सिकाउँछ र तिनीहरूलाई तिनीहरूलाई त्यो एक अर्काको बिचमा त्यो प्रोग्रामहरू पनि राखिदिन्छ र तिनीहरूलाई त्यो ट्रफीहरू पनि दिने गर्छ र धेरै त्यस्तो प्रकारले नानीहरूलाई डान्सहरू पनि सिकाउने गर्छ त्यस्तो शिक्षाहरू पनि दिने गर्छ र हाम्रो यहाँ जिटिएभित्रमै पनि अनि एउटा कल्चरल प्रोग्रामहरू पनि धेरै गर्ने गर्छ र त्यस त्यतातिर पनि हामीले हाम्रो डान्सहरू सिकाउँछ र त्यो जो जो चाहिँ राम्रो डान्सहरू गर्छ तिनीहरूलाई पनि कामहरू पनि त्यहाँबाट दिने गर्छ